कालिम्पोङ जिल्ला कलाहरूले धेरै सम्पन्न जिल्ला हो र कालिम्पोङमा यस्ता कलाहरूमा हुने भनेको बाँसले बनिएको विभिन्न औजारहरू बाँसले बनिएको चियाखाने कप डटपेनहरू भयो बाँसको ढुङ्रो भयो यस्ता चिजहरू छ जो पुस्तादेखि पुस्तासम्म हस्तान्तरण हुँदै आइरहेको छ हाम्रा बुजुर्गहरूले बाँसको ढुङ्रोमा कोदोको बर कोदोले बनाएको जाँड खान्थ्यो भने अहिले आएर त्यही बाँसको औजारहरू अहिलेको नयाँ पुस्ताहरूले त्यसैको चियाखाने कप खाता पेन्सिलहरू राख्ने स्ट्यान्ड डटपेनहरू आदि बनाएर प्रयोग गरेको पाउँछौँ र यसले नै हाम्रो कालिम्पोङको इतिहासलाई पनि दर्साएको दर्साएको छ र यसले हाम्रो कालिम्पोङलाई अगाडि प्रतिनिधित्व गरेको देखिन्छ